विशेष गरेर अहिले टिभी रेडियोहरू नसुनेको कारणले गर्दाखेरि चाहिँ विशेष गरेर समाचारहरू चाहिँ म आफ्नो मोबाइलमै पढ्ने गर्छु हेर्ने गर्छु र विशेष गरेर समाचारहरूमा चाहिँ अब मोबाइलमा चाहिँ विविध समाज समाचारका स्रोतहरू पाइने गरिन्छ र विशेष गरेर स्थानीय क्षेत्रिय तथा अर राष्ट्रीय स्तरका र अन्तराष्ट्रीय स्तस स्तरका समाचारहरू मोबाइल मार्फत मोबाइलको फिड मार्फत समाचार फिड मार्फत हेर्नेगर्छु पढ्ने गर्छु र विशेष गरेर समाचार अथेनटिक समाचार स्रोतहरूबाट अब पाउने समाचारहरू नै विशेष गरेर म पढिरहेको हुन्छु र जसमा चाहिँ मैले बिबिसी हिन्दी बिबिसी नेपाली बिबिसी बिबिसी इङ्गलिस पनि सब्सक्राइब गरेको छु भने स्थानीय क्षेत्रिय च्यानलहरूमा द भोइस अफ् मिरिक मिरिकको सेरोफेरो खोजखबरहरूलाई मैले सब्सक्राइब गरेको छु र राष्ट्रीय च्यानलहरूमा चाहिँ विशेष गरेर जी न्युज आजतकहरूलाई मैले सब्सक्राइब गरेको छु र ति च्यानसहरूबाट समाचारहरू म बिशेष गरेर मोबाइलमा पढ्ने गरेको छु